मलाई संसारको कुनै पनि ठाउँमा यात्रा गर्ने मौका पायो भने चाहिँ म भारत देशको उत्तरखण्ड राज्यमा म जाने मेरो इच्छा छ किन भन्दाखेरि उत्तरखण्डमा एउटा धार्मिक स्थल अथवा धार्मिक भूमि हो उत्तरखण्ड किन भन्दाखेरि त्यहाँ चाहिँ केदारनाथ धाम छ जो चाहिँ शिव शिवमन्दिर शिव शिवदेवको एउटा ठुलो अथवा मान्यता प्राप्त एउटा स्थल हो अथवा मन्दिर हो